अब सिलाइ बुनाइ मेसिनहरू पनि चलाउँछु तर घरको काम पनि गर्नु पर्छ होइन घरको काम सकिसके पछि बादमा अब टाइम निकालेर अलि अलि टाइम निकालेर म गर्छु सिलाइ बुनाइ होइन जस्तो अब म कुर्सीले टेबल क्लोथहरू बुन्छु टिभी कभरहरू बुन्छु होइन टि कुर्सीले अब नानीहरूको फ्रकहरू बनाउँछु अस्कोटहरू बनाउँछु कुर्सीले अन्तखेरि काँटाले काँटाको पनि बुन्छु काँटाले चाहिँ जस्तो मोजाहरू बनाउँछु स्वेटर टोपी नानीहरूको लागि पनि ठुलोहरूको लागि पनि बनाउँछु होइन अब त्यति गरिसके पछि अब टाइम छ भने अब फेरि नेक्स्ट डे अब त्यस्तो अब परिआइ लाग्यो भने म कुर्ता पनि सिलाउँछु कुर्ता पेटिकोट सर्टहरू सिलाउँछु होइन अब अन्त घरमा अब घरमा जस्तो कुसन कभरहरू बनाउनु पऱ्यो कुसन कभरहरू बनाउनु पऱ्यो भने म किनदिनँ म मेसिनले घरमा आफै बनाउँछु अन्तखेरि अब कसैले बनाइदिनु भन्यो भने उनीहरूको पनि बनाइदिन्छु होइन अब टाइम निकाल्नु त साह्रो पर्छ घरको काम सब गर्नु पर्छ आफैले नै होइन त्यससँग सँगै नानीलाई पनि पढाउनु पऱ्यो स्कुल जान्छ आउँछ नानीको होमवर्कहरू हेर्नु पऱ्यो त्यसको बादमा अब कोही बेला बेलुका अब टाइम पायो भने बेलुका पनि बनाउँछु म बेलुका पनि बुन्छु अन्तखेरि अब बेसी जस्तो चाहिँ आजकल चाहिँ अलिक आँखा कमजोर भएकाले कुर्सी बुन्दिनँ होइन काँटाले नै बुन्न बुन्ने गरेको छु काँटाले चाहिँ अब जस्तो स्वेट् स्वेटर त स्वेटर बुन्छु मोजाहरू बुन्छु होइन अन्त अब घरमा बाजे बोजू छ बुढी सासु आमाहरू छ उनीहरूलाई विन्टरमा टोपीहरू बुनिदिन्छु अन्त अब घरमा चाहिने जरुरतको सामानहरू चाहिँ मैले जरुरतको सामान जस्तो सिरानीको खोलहरू पनि बनाउँछु सिरानीको खोल सिरकको खोलहरू म घरमा आफै सिलाएर बनाउँछु